नवजात शिशु जन्मिएपछि जन्मिएको पाँच दिनमा उसको नामकरण गर्छन् नामकरण गर्दाखेरि साखा सन्तान छिमेकीहरू बोलाएर पण्डित पढाएर उसको पात्रमा हेरेर विभिन्न प्रकारको रीति रिवाजहरू गरेर उसको नामकरण गरिन्छ फेरि छ महिना बादमा छोरी हो भने पनि छोरा हो भने पनि उसलाई खाना खिलाउने कामहरू गर्छन् सबै रिस्तेदार सन्तानहरू छिमेकीहरू बोलाएर उसको भात खिलाइ गर्छन् भात खिलाइमा छपन्न भोग खिलाउँछौँ सबै पण्डितहरू बोलाएर उसको भात खिलाइ गर्छन् पण्डित छैन भने मामाले गर्छन् मामा मामाहरूले गर्छन् मामाहरू छैन भने पण्डितहरूले गर्छन् फेरि छ महिना बादमा फेरि छोरी हो भने गर्दैनन् छोरा हो भने तिन सालबादमा उसको केश कटाइ गर्छन् केश काट्दाखेरि हजामले गर्दैन मामाले गर्छन् मामाले गर्दखेरि मामाले केश काटेपछि नानीलाई लाउने लुगाहरू दिन्छन् भाँडाहरू दिन्छन् चाँदीको चिजहरू दिन्छन् सुन चाँदीहरू दिन्छन् केस काटिसकेपछि उसको मुण्डन गरिसकेपछि मामाले सबै कुरो सामानहरू उसलाई दिन्छन् र आमा बाबाले पनि नानीलाई टिकाहरू लगाएर भगवानको पुजाहरू गरेर उसलाई सबै भगवानहरूलाई पुकारेर उसको केशलाई नदीमा नही तो मन्दिरतिर लोगेर चढाइदिन्छन् उसको नाम गरेर उसको केसहरूलाई पण्डितहरू लगाएर नदिमा नभए मन्दिरमा चढाएर गर्ने गर्छन् यही नेपालीका बिभिन्न रीति रिवजहरू हुन्छन् बाल शिशु जन्मिएको टाइम जन्मिएपछि यही रीति रिवजहरू हुन्छन्